हाम्रो भारतमा यातायात गर्नुको लागि प्लेनहरू देखिन्को लिएर एक सानो गाडी बाइकहरू टोटोहरू अटोहरू पाउँछ अनि स्टेट बसहरू छ अनि बसहरू पनि हुन्छ अनि हामीलाई टाढो टाढो टाढो जानुको लागिन् हामीले ट्रेनहरूमा जानु सक्छ अनि हामीलाई अगर छेउमा हाम्रो यहाँ गाउँतिरको बजारतिर जानु छ भने हामीले स्कुटी बाइकहरूमा जानु मिल्छ अनि अब सोसियल अब टोटोहरू पनि हुन्छ अनि टोटोहरूतिर जानु सक्छ अनि बसहरू पनि छ हामी टाढो जानुको लागिन् त्यहाँबाट अहिले अब भारतमा पोपुलेसन बेसी भएको कारणले गर्दाखेरि अब जनसङ्ख्या बेसी भएकोले अब यातायात गर्नुको लागि गाडीहरू अलिक कम्ती भएर एकदमै अब एकमै एउटै बसमा अब थुप्रै अब मान्छेहरू चढ्नु पर्छ अनि त्यही भएर अलिकति अब प्रब्लमहरू पनि हुन्छ लाइक अलिक जामाजाम हुन्छ अनि लाइक अब ट्रेनतिर पनि अब हाम्रो एकदमै पैसाहरू पनि कम्ती नै लिन्छ गभर्मेन्टले अनि त्यहाँनिर सबैजना नै ट्राभल गर्नु सक्छ लाइक ट्रेनमा पनि ठिकै नै हुन्छ बट अब बसतिर चाहिँ अलिक अब पेसेन्जरहरू बेसी नै भएर बस या अलिक अब जामै जाम नै हुन्छ अब जानुको लागि त्यहाँबाट अब सबै नै सुबिस् सुबिस्ता छ छेउमा जानुको लागि अब टोटोहरू बाइकहरू भइहाल्छ अनि अब टाढै जानु पर्यो भने हामीलाई अब कम समयमा हामीलाई कतै टाढो जानु छ भने यहाँ हामी अब प्लेनमा जानु सक्छ जाँदा हामी अब कम्ती टाइममा नै पुग्छ अनि लाइक हामी अब बसतिर जाँदा पनि हुन्छ बट हामीलाई अब टाइम बेसी लाग्छ टाढो टाढो जानुलाई चाहिँ अनि आहि त पहिला त आब गाडीहरू हुन्थेन बट अहि त्यतिखेर अब प्रब्लम हुन्थ्यो मान्छेहरूलाई अहिले अब गाडीहरू भएर एकदमै सजिलो छ मान्छेहरूलाई ट्राभल गर्नलाई अनि बाइकहरू स्कुटीहरू छ घुम्नु जानुलाई पनि एकदमै रमाइलो हुन्छ अनि बाइक कार गाडीहरू भएकोले एकदमै सुबिस्ता हुन्छ मान्छेलाई अनि यातायात गर्नलाई अनि त्यस्तो एकदमै एभाइलेबल हुन्छ गाडीहरूको कुनै प्रब्लम हुँदैन जति बेला भन्यो अब त्यतिखेर नै गाडीहरू एकदमै एभाइलेबल हुन्छ अनि मान्छेहरू जानुलाई कुनै असुविधा हुँदैन अब मान्छेहरू आफ्नो मर्जीले बसमा जाँदा पनि हुन्छ लाइक अब बसमा हिँड्नु नसक्ने मन्छेहरू अब गाडी मेजिकहरूतिर सानो सानो गाडीहरू पनि हुन्छ त्यसमा जाँदा पनि मान्छेलाई सुबिस्ता हुन्छ अहिले गाडीहरू भएर त एकदमै सजिलो छ मान्छेहरूलाई घुम्नु कतै जानु लागि त्यस्तो केही असुविधा हुँदैन भारत एकदमै सुबिस् सुबिस्ता छ लाइक गाडीहरू भएर ट्राभल गर्नुलाई एकदमै सजिलो हुन्छ कुनै प्रब्लमहरू छैन